दार्जिलिङ जिल्लाको हावा पानी कस्तो छ भनेदेखिलाई दार्जिलिङ जिल्लाको हावा पानी एकदम राम्रो छ र तापमान अथवा टेम्परेचर कस्तो हुन्छ भनेदेखि यो एकदम नोभेम्बर टु फेब्रुअरीसम्म चाहिँ एकदम जाडो नै हुन्छ तर फेब्रुअरीदेखि लिएर अक्टोबरसम्म चाहिँ एकदम मोडरेट हुन्छ वेदर चाहिँ एकदम राम्रो साह्रै चिसो पनि होइन साह्रै जाडो पनि होइन एकदम मोडरेट खाले हुन्छ र यहाँ बस्नलाई धेरै नै राम्रो हुन्छ र राम्रो पनि लाग्छ र वर्षा भने यहाँको वर्षा भने नभनेको जुन जुलाईदेखिको स्टार्ट भएर सेप्टेम्बरसम्म चाहिँ रेनी सिजन नै प्रायः हुन्छ दार्जिलिङमा चाहिँ र मैले अनुभव गरेको मौसमको कुनै परिवर्तन भन्नु पर्दा दार्जिलिङमा त प्रायः जस्तो नै मौसम त एक एक एक छिनमा नै परिवर्तन भइरहन्छ अझ भर्खर घाम लागिरहेको छ भने भर्खर पानी पनि परिहाल्छ र पानी पर्दै गरेको छ भने अहिले नै घाम पनि लागिहाल्छ र धुम्म पनि लागिहाल्छ र यसरी गर्दा मौसमको चाहिँ पुरा परिवर्तन हुन्छ यहाँ चाहिँ र मैले चाहिँ एकदम चरम परिवर्तन चाहिँ कहिले गरेको थिएँ भन्दाखेरि चाहिँ मैले चाहिँ यो चाहिँ टु थाउजन्ड टु थाउजन्ड एन्ड ट्वेन्टी टु थाउजन्ड एन्ड ट्वेन्टी टुको टाइममा गरेको थिएँ किनभने टु थाउजन्ड ट्वेन्टी टु टु ट्वेन्टी थ्रिमा चाहिँ हिउँ परेको थियो यहाँनेर र दार्जिलिङमा र एकदम जाडो पनि भएको थियो तर वरिपरि चाहिँ एकदम हिउँले ढाकेको बाटो घर देख्दा चाहिँ एकदम राम्रो पनि भयो लाग्यो आनन्द पनि लाग्यो र साथै एकदम जाडो पनि भएको थियो